कतिपय गाउँतिर अब यो हिल्ली रिजनको कतिपय गाउँतिर जहाँ इन्टरनेट पनि राम्रो राम्रो नेटवर्कले भेट्दैन इन्टरनेट इन्टरनेटको नेटवर्क पनि राम्रो राम्रो हुँदैन त्यस जस्ता जग्गातिर ग्रामीण क्षेत्रहरूतिर कुनै फुटबल लाते भकुन्डो प्रतियोगिता अथवा भलिभल म्याचहरू भयो भने चाहिँ राम्रो हुन्छ किनभने उनीहरूलाई इन्टरनेट नभएर तनाउबाट आनन्द पनि दिन्छ त्यसले फुटबल म्याच हुँदा उनीहरूलाई रमाइलो पनि हुन्छ कतिपय मान्छेहरूले दोकान पनि थाप्छ त्यहाँतिर राम्रो राम्रो लुगा लगाएर जान्छन् फुटबल हेर्छन् उनीहरूलाई आनन्द पनि आउँछ उनीहरूको एउटा मनोरञ्जन एउटा मनोरञ्जन पनि हुन्छ उनीहरूलाई त्यहाँबाट दिनभरिको थकाइ टेन्सन तनाउबाट उनीहरूलाई राहत पनि पाउँछन् अनि